म म चाहिँ कुकिङ कम्पिटिसनमा चाहिँ गएको छुइनँ तर मैले फुड फेस्टिबल चाहिँ ग फेस्टिबलमा चाहिँ गएको थिएँ र त्यहाँ मैले चाहिँ देखेँ कि मानिसहरूले आफ्नो आफ्नो जात अनुसार विभिन्न थरीको खानाहरू एकदमै सजाएर राख्नु भइरहेको थियो होइन त्यो कसरी बनिन्छ भनेर त्यसबारे पनि मैले उनीहरूलाई सोधेँ होइन अन्त सबैले आफ्नो आफ्नो भन्नु भयो यसरी पकाउनु भयो भनेर होइन अनि त्यसरी नै म चाहिँ एकदमै नयाँ नयाँ चिजहरू सिक्नु चाहिँ मलाई एकदमै उत्साहित हुन्छ होइन जस्तै हामीले मैले कहिले पनि न नबनाएको चिजहरू सिक्नु चाहिँ एकदमै मन पर्छ होइन जस्तो कि मलाई अरू देशको खानाहरू सिक्नु एकदमै मनपर्छ अनि मलाई चाहिँ कुकिङको साथ साथ बेकिङको पनि एकदमै सोख छ होइन मलाई केकहरू बनाउनु पनि मन पर्छ अन्त मलाई पिज्जाहरू बनाउनु एकदमै मनपर्छ त्यहाँबाट विदेशी खानाहरू आफ्नो इन्डियन खानाहरू त्यो सबै बनाउनु चाहिँ एकदमै इच्छा छ अन्त कुकिङमा चाहिँ मलाई पहिल्यैदेखि नै इच्छा भएकोले गर्दा चाहिँ म चाहिँ एकदमै नयाँ नयाँ चिजहरू ट्राई पनि गर्छु होइन एकदम एक्सपेरियन्स् उयो लिन खोज्छु र म त्यसरी नै अरूबाट हेरेर सिक्न चाहन्छु र नयाँ नयाँ चिजहरू पिज्जाहरू बर्गरहरू अन्त बेकिङ केक बनाउनु इत्यादि चिजहरू चाहिँ मलाई एकदमै मन पर्छ र म यसरी नै एउटै नाम त भन्न सक्दिनँ तर मलाई एकदमै नयाँ नयाँ चिजहरू चाहिँ पकाउन सिक्नु चाहिँ एकदमै मन पर्छ र ट्राई गरेर चाहिँ अब आफूलाई ट्राई गरेपछि चाहिँ त्यो मतलब सक्सेस भयो भने चाहिँ एकदमै खुसी लागेर जान्छ र म चाहिँ नयाँ नयाँ चिजहरू नै ट्राई गरिराख्छु जुन चाहिँ चाहिँ मैले अहिलेसम्म जानेको छैन